म कुनै पनि रेसिपीलाई फलो गर्दिनँ म चाहिँ अब घरमा कस्तो मन पर्छ त्यही किसिमको प्रकारले नै पकाउँछु किनभने घरको मान्छेले चाहिँ रुचाएर खानु पर्यो